मैले चाहिँ नेपाली भाषाबाट अनुवाद गरेको चाहिँ अङ्ग्रेजीबाट या अङ्ग्रेजीबाट अनुवाद गरेको छु के कहिले भन्दाखेरि चाहिँ पहिला पहिला स्कुल पढ्दाको टाइममा चाहिँ मैले अङ्ग्रेजीमा एउटा अनसिन भन्ने आएको थियो अन्त त्यसमा एउटा स्टोरी एउटा स्टोरी दिएको थियो अङ्ग्रेजीबाट चाहिँ अन्त त्यसमा चाहिँ नेपालीबाट अनुवाद गर्नुपर्ने थियो र त्यो चाहिँ मैले अनुवाद गरेको थिएँ र त्यसको अनुभव चाहिँ कस्तो रह्यो भन्दाखेरि चाहिँ अब साह्रो पर्छ अब हामी नेपाली बोलिबस्ने बानी भएर चाहिँ हामी अङ्ग्रेजी अन अनुवाद गर्नु चाहिँ एकदम कठिनै पर्छ गाह्रै पर्छ अनुभव अब त्यहीँ हो एकदम साह्रो परेको थियो गाह्रो परेको थियो त्यो टाइममा चाहिँ